हेलो ए के अरे अब त हाम्रो अब वर्ल्डकपहरू आउँदैछ क्रिकेटको हो अन्त हाम्रो पुरा टिभी नै पुरानो भइसक् टिभी नै पुरानो भइसकेको छ एउटा राम्रो टिभी लिएर आउनु पर्छ होला है

कस्तो खाले टिभी लिने फ्लाट स्क्रिनको लिने होला होइन एल स्मार्ट टिभी है स्मार्ट टिभीहरू छ चाहिँ अरू पनि कनेक्ट गर्दा हुन्छ है हेलो त्यही त स्मार्ट टिभी अन्त कति इन्चीको टिभी ल्याउने विचार छ ए एल ए सेमसँग सेमसँगको पनि राम्रो आउँछ होइन सोनी ए त्यही त कति होला है दामहरू

ए सस्तै रहेछ त है पहिला पहिला

ए ह्युन्डाईको ए अनि ह्युन्डाईहरूको अरू अलि अरू कम्पनीमा पनि छ राम्रो राम्रो ह्युन्डाईहरूको त्यति राम्रो हुन्छ जस्तो लागेन सोनीहरू चाहिँ राम्रो हुन्छ सेमसङको पनि रहेछ है स्मार्ट टिभी त्यही त स्मार्ट टिभी ल्याएँ भने राम्रो हुन्छ ठुलो स्क्रिनमा हेर्नु मजा आउँछ है ए अच्छा अच्छा ठिकै छ प्राइस किनेको अन्त अहिले त उयो पनि जियोको पनि प्याकेज राम्रो दिँदो रहेछ अन्त वाइफाई र यो के अरे टिभीको कनेक्सनसँगै दिँदो रहेछ है त्यो त्यो लगायो भने चाहिँ राम्रो हुन्छ है त्यसो भने चालिस इन्चीको लिने ए हुन्छ हुन्छ त्यसो भने भोलि गएर उयो माथि दोकान दोकान छ त्यहाँ गएर अब हामी हेरौँ हो अन्त ए हुन्छ हुन्छ ठिकै छ भोलि गएर दामहरू मिलाएर है भोलि लिई हालौँ है टिभी ल अब टिभी त चाहि नै रहेको छ त्यो पुरानो पुरानो टिभी त्यही त्यही त अब त्यो पुरानो टिभी त अब थोत्रो भई सकेछ त्यो चै अब हटाएर यो हाल्नु पर्छ है ल ल ल त्यसो भने है भोलि त्यसो भने भोलि गएर हामी ए जाऊँ है सँगै ल हेरेर उयो गरौँ मिलाउन हुन्छ हुन्छ ल ल अहिले म ल हुन्छ अहिले राख्छु ल अहिले फोन हुन्छ हुन्छ